मलाई इच्छा भली बल खेल्ने थियो होइन म खेलेँ खेलेर मलाई प्रायः एकदम इन्ट्रेस्ट लाग्यो भली बल खेलेर प्रायः मजा लाग्यो मलाई प्रायः मजा लाग्दो रहेछ